हेल्लो को बोल्नु भएको हजुर के भन्नुहोस् केको लागि फोन गर्नुभएको थियो बादसाह भोग पनि छ नुनिया पनि छ अरू चामलहरू नि थुप्रै छ के अरे अब बासमती छ जिरा राइस छ हो कालो नुनिया हेर्नुहोस् कालो नुनिया त अहिले त एक सय पुग्यो कालो नुनियाको दाम त निकै बढेको छ अनि बादसाह भोगको एक सय दस एक सय दस पुगेको छ के प्रतिकेजी अनि त अब तपाईँ भन्नुहोस् कुन चाहिँ चामल तपाईँलाई चाहिएको हो यो चामलमा यसपालि जिएसटी बढाइदिएको छ र जिएसटी लगाइदिएको छ जिएसटीले गर्दा चामल पुरा सबै चामलमा भाउमा चामलमा जिएसटी लागेकोले गर्दा विशेष गरेर बादसाह भोगमा चाहिँ बेसी लागेको छ जिएसटी त्यसले गर्दाखेरि यो नुनियामा पनि पुरा लागेको छ जिएसटी त्यसले गर्दा चामलको दाम पुरा बढेको छ अहिले भन्नुहोस् कति कुन चामल चाहिएको तपाईँलाई नुनिया चाहिन्छ भन्नुहोस् कति ज् कति जस्तो चाहिएको हो नुनिया चामल तर बादसाह भोग पनि राम्रो है नुनियाभन्दा बादसाह भोग पनि राम्रो हो तर अलिकति दस रुपियाँ बेसी पर्छ के केजीमा तर अब तपाईँलाई नुनियै चाहिएको छ भने नुनिया पनि दिऊँला मेरोमा सबै स्टकमा छ नुनिया पनि छ बादसाह भोग पनि छ जिरा राइस छ अनि यता हाम्रो के अरे के भन्छ बास्म बासमती चामल पनि छ हो अब तपाईँलाई चाहिँ नुनियै चाहिन्छ भने नुनिया पनि छ ह हजुर के भन्नुभयो कालो नुनिया अब तपाईँले अब भनिहाल्नु भयो हो मिलाउनु त साह्रै पर्छ र पनि अब म यसो बिचार गरौँला नि तपाईँ आउनुहोस् न कहिले आउनुहुन्छ भोलि आउनुहुन्छ ए ठिकै छ त्यसोभए आउँदाखेरि चाहिँ बिहान मलाई फोन गर्नुहोस् म दोकानमा हुँदिन मेरो बाबा बस्नुहुन्छ त बाबाले म भएको बेलामा आउनुपर्छ म कतिबेला बस्छु भोलि बिहान तपाईँले मलाई फोन गर्नु एकपल्ट अनि म दोकानमा भएको बेलामा आउनुभयो भने तपाईँलाई सुविधा हुन्छ र कालो नुनिया चाहिँ अब अहिले स्टकमा अलिकति कम्ती छ भोलि म गोडाउनबाट निकाल्नुपर्छ हाम्रो गोडाउन छ त्यो हाम्रो बाबालाई थाहा हुँदैन म तपाईँ आए आउनुभन्दा पहिला मलाई फोन गर्नु फोन गरेपछि त त्यहाँदेखि म त्यो नुनिया चामल स्टक गोडाउनबाट निकाल नि म अनि त अब कालो नुनियाको चाहिँ तपाईँको अब बेसी त भन्दिनँ पाँच रुपियाँ गरेर कम्ती गरिदिन्छु दिनुहोस् न पन्चानब्बे गरेर केजी दिनुहोस् हो त्यही त भरे मलाई पनि यहाँ के अरे अब म साह्रो पर्छ यहाँ चाहिँ आएर पन्चानब्बेमा दिएको भनेर कुरा नगर्नुहोस् मैले चुपचाप मलाई पैसा दिनुहोस् म पैसा काट्छु तपाईँलाई फिर्ता दिन्छु यहाँ नभन्नुहोस्